पशु पालनमा अब किसानहरूले सामना ग् गर्नु पर्ने चुनौतीहरू त अब थुप्रै छ अब कति अब हाम्रो गाउँतिर है पशुहरू प्रायः जस्तो गाउँ बस्तीमा अब पशु पालनहरू गरेको जस्तो गाई बस्तुहरू भयो बाख्रा पालन भयो कुखुरा हरेक चिजहरू हामीले पालेको हुन्छौँ तर त्यसको अब देखरेख गर्नु एउटा कति कुरोहरू हेरचाहहरू गर्नु अब एकदमै जरुरी छ किनभने अब गाउँदेखि अलिकति टाढामा गोठहरू गाई गोठहरू जस्तो बाख्राहरू अलिकति घरदेखि टाढा टाढा पनि राखेको हुन्छ त्यस्तोमा चाहिँ अलिकति बाघ भालुहरू लाग्ने डर हुन्छ त त्यो त्यसको लागि पनि अब धेरै उपायहरू छ त्यसलाई सेफ्टीको लागि राम्रोसँगले बारबेर गरेर त्यस्तो अब वरिपरिबाट खोरदेखि बाहिर जुन एउटा कम्पाउन्ड उयो भयो है त्यसको कम्पाउन्डमा चाहिँ राम्रोसँगले फेन्सिङहरू गरेर बारबेर गऱ्यो भने बाघ भालु देखि पनि अब सुरक्षित हुन्छ पशुहरू है र अब हामीले कुनै त्यस्तो घरमै राखेर पनि अब जस्तो कुख्राहरू पालेका हुन्छौँ त्यसको देखरेखको लागि पनि अहिले त अब धेरै त्यसको उपायहरू निकालेको छ कस्तो पाराले राख्नु पर्ने त्यसको पनि सिस्टम छ जस्तो त्यो पशु अब स्यालहरूले कुखुराहरू लानु नसक्ने कस्तो पाराले चाहिँ राख्नु पर्ने त्यो एउटा हामीले त्यसलाई त्यही हो राम्रोसँगले बारबेर गरेर

जङ्गली जनावरहरू चाहिँ भित्र छिर्नु नसक्ने त्यस्तो खालको एउटा जग्गा बनाएर हामीले राख्न सक्यौँ भने चाहिँ त्यो कुखुरालाई पनि एकदम सुरक्षितसँगले हामीले पाल्नु सकिन्छौँ जस्तो अब घरदेखि टाढा टाढा राखेको जनावरहरूलाई पनि त्यहीँ हो त्यस्तो सिस्टममा हामीले पाल्नु राख्नु सक्यौँ भने चाहिँ कुनै डर हुँदैन अन्त एउटा कुरा अब हाम्रो गाउँमा त त्यस्तो खासै बाघ भालु त लाग्दैन तर कति जग्गा त्यस्तो अब घटनाहरू भइरहेको छ बाघले बाख्रा लग्यो हरे गाईको बाछाहरू लग्यो हरे यस्तो कुरोहरू थुप्रै अब घटनाहरू त थुप्रै जग्गा भइरहेको छ तर त्यसमा त्यही हो राम्रोसँगले एउटा बारबेर गरेर बारबेर मात्रै होइन बारबेर मतलब अब अलरेडी त्यसको खोर त हुन्छ तर पनि खोरदेखि बाहिर पनि तिनीहरूको जति एउटा कम्पाउन्ड छ त्यो वरिपरि हामीले फेन्सिङहरू गरेर राख्नु सक्यौँ भने चाहिँ त्यति साह्रो डर हुँदैन र आफू अब बाहिर गएको बेलामा गाई बस्तु कोही बेला उम्किन्छ कोही बेला के हुन्छ त्यसले गर्दाखेरि चाहिँ हामीले गाउँ घरको अब को छ अलिकति छिमेकी नजिकको छिमेकीहरूलाई भनी राखेर चाहिँ गयौँ भने चाहिँ त्यो अलिकति राम्रो हुन्छ सुरक्षित सँग आब राम्रोसँगले कुनै डर भर हुँदैन आफूलाई पनि कुनै उम्क्यो अब गाई बस्तु हो कोही दिन अब उम्किहाल्यो भने पनि अब छिमेकीहरू छ भने चाहिँ एकदम राम्रो सुविधा अब उनीहरूले हेरचाह गरिदिन्छ त्यो कुरोहरूमा अब हामीले पशु पालनहरू गर्दाखेरि धेरै नै यसको पनि सिस्टममा हामीले पाल्नु सक्यौँ भने चाहिँ राम्रै हुन्छ र अर्को कुरा अब अहिले अब गाई बस्तुहरूमा धेरै नै यो बिमारहरू है अहिले फैलिरहेको छ त्यो बिमारहरूलाई पनि अब कस्तो पाराले चाहिँ रोकथाम गर्नु पर्ने अब अहिलेसम्म हामीलाई यो विषयमा त अब त्यसै खासै जानकारी त हामीमा छैन त्यसले गर्दाखेरि कुनै अहिलेसम्म अब हामीलाई यो विषयमा एउटा संस्था विभागहरू भयो त्यस्तो एनिमल डिपार्टहरूबाट पनि अब कुनै त्यो खालको क कस्तो मेडिसनहरू चाहिँ अब लगाउनु पर्ने दिनु पर्ने इन्जेक्सनहरू के गर्नु पर्ने यिनीहरूलाई भ्याक्सिनहरू कुन कुन भ्याक्सिन लगाउनु पर्ने त्यो विषयहरूमा हामीलाई ता अब त्यति प्रायः मात्रामा थाहा छैन तर सरकारबाट पनि खासमा नै यो बिषयमा चाहिँ हामीलाई जानकारी अथवा यो भ्याक्सिनहरू चाहिँ गरिदिनु भएको भए चाहिँ एकदमै हामी जति पनि पशु पालनहरू गर्ने जति पनि हुनुहुन्छ हामी एक्दमै खुसी र हामी खुसी र हुनेथ्यौँ र मेरो यति नै हो